पहिला त हामी खेतीपाती गर्थ्यौँ गाईको मल बाख्राको मल लगाएर अहिले त सबै दबाईहरू लगाउँछ युरियाहरू लगाउँछ फेदमा दबाई लगाएर रोप्छ किरा मार्ने किरा फटेङ्ग्रा मार्ने दबाई लगाउँछ त्यसबाट पनि अलि हुन्छ अहिले फेरि खेती लगाउनुको लागि खन्नु जोत्नु मसिनहरू पाउँछ उयो च के अरे मसिनहरू चाहिन्छ यो ट्र्याक्टरहरू चाहिन्छ बिरुवाहरू सबै बजारबाट ल्याउँछ हाइब्रिडहरू त्यही सबै रोप्छ सबैले रोप्छ अलिअलि त्यही दबाई लगाएर पनि रोप्छ कति हुन्छ कति हुँदैन अलिअलि फल्छ धान कोदो मकै रोप्दा अगाडि कस्तो थियो अहिलेको भएको छ

अहिले छैन त्यस्तो अहिले बद्लिएको छ सबै कुरो अगाडि हामीले कति दुःख गरेको थियौँ अहिले सबै त्यस्तो सबै हराइसकेको छ अहिलेको केटाकेटीहरूले जान्दैन थाहा पनि छैन गरेको पनि छैन अहिले उयो अगाडिकोहरूलाई मात्रै अलिअलि थाहा छ अहिले त